सुन्दर स्थान भन्नु प्र पर्दा मैले धेरै भ्रम भ्रमण गरेको छु र त्यस मध्ये एउटा भन्न चाहन्छु कन्याम हामी लास्ट इयर कन्याम पिकनिक गएको थियौँ है त्यो चाहिँ एकदमै मलाई सुन्दर लाग्यो चारैतिर टी गार्डन ए फोटो सुट गर्नको लागि एकदमै राम्रो त्यहाँनेर ट्रेडिस्नल ड्रेसहरू पनि पाइँदो रहेछ फोटो खिच्नको लागि अनि एकदमै राम्रो पहाड हरू भएको एकदमै मन पर्यो